ए नमस्ते बहिनी म ठिकै छु तिमी ए कहिले आउँछौ हजुर अहिले यस्तै बस्तीको खाने कुराहरू सब्जी खायो भने किनेमा गुन्द्रुकहरू छ चाउमिन खायो भने मोमोहरू छ हो सबै कुरो आयो भने त म बनाइदिइहाल्छु नि ताजा ताजा बस्तीको

फम्बी दुई खालको हुन्छ धुलोको पनि बनाउँछ पानीको पनि बनाउँछ पिठोको फम्बी खानु त पिठोको भन्दा पानीकै राम्रो हुन्छ हजुर बासी हुन्छ बेसी दुई दिनसम्म चाहिँ बस्छ हजुर आउनु नि बहिनी अन्त म बनाइदिन्छु ए आउनु नि एक ताल म मकैको भातहरू पकाइदिन्छु बस्तीको कोदोको ढेँडोहरू

मही पारिदिन्छु छुर्पीको अचार ढेँडो मही घिउहरू छ अहिले सबै काम कामतिर म मात्रै घरमा छु आउनु नि अन्त अँ नानी पनि लिएर आउनु ज्वाइँलाई पनि लिएर आउनु एकदमै आउनु सक्छ बस्नु पनि सक्छ एकदम छ बस्तीको कुखराहरू म सुप बनाइदिइहाल्छु ए लानु नि बाख्रा पनि छ काटिदिइहाल्छु खसीहरू आउनु नि ल सबै परिवारै बस्दै आउनु हुन्छ ढेँडो खाँदै आऊ